हेलो हेलो हजुर हो त को बोल्नुभएको होला है हजुर हजुर ए हजुर हजुर हजुर मैले एडभर्टाइजमेन्ट दिएको थिएँ नि त मैले हजुर नेटमा पनि हजुर ए हजुर केको लागि होला दिदी म कट कटलेरी बस्छु दिदी हजुर हजुर खरसाङकै हो म पनि

हजुर

ए हजुर हजुर कस्तो के कतिको एजको हुनुहुन्छ ए हजुर हजुर मतलब बिमारी हुनुहुन्छ कि कस्तो ठिकै हुनुहुन्छ कि कस्तो हुनुहुन्छ हजुर ए ओल्ड एज हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर

ए हजुर ए हजुर दिदी हुन्छ ए हुन्छ दिदी तपाईँको नम्बर यो हो म यसमै कन्ट्याक्ट गर्छु नि आउनु अगाडि हुन्छ दिदी भोलि भोलि आउँदा हुन्छ भोलि तपाईँ घरमा सनडे पनि हो भोलि तपाईँ पनि हुनुहुन्छ होला घरमा हुन्छ एकपल्ट आउँछु नि हजुर

हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ दिदी भोलि आउँछु नि त म एकपल्ट नि हुन्छ

हुन्छ दिदी हुन्छ भोलि फोन गर्छु नि आउनु अगाडि तपाईँलाई हुन्छ दिदी